काँक्रा खोइ रोपेको छु काँक्रा रोप्नु त तर मलाई काँक्रा खुब मन पर्छ कि काँक्रा सागहरू ठण्डा महिनामा हुन्छ मुला भयो अब सिमीहरू त अब अलिक रोपराप त गर्छु गरिन्छ मन पर्छ सिमी राम्रो हुन्छ यो उयो चाहिँ सर्दैन रहेछ हौ यो तपाईँको जभाकुसुम चाहिँ क्या हजुर मैले बहुत ट्राई गरेँ अन्त फुल मध्ये म जभाकुसुम फुल त भयङ्कर मन पर्छ बहुत ट्राई गरेँ केराको बोट पनि ल्याएर रोपेँ भएन केराको बोट पनि साह्रै सोख त गरेको वन केरा चाहिँ अब पुरा हुन्छ घर केरा चाहिँ यहाँ त हुँदैन रहेछ सोख त गरेको हो भएन त्यो पनि धुप्पीले चाहिँ घर घर छेउछाउमा अलिक रोप्नु राम्रो होइन रहेछ हौ धुप्पीले निकै अब बरु गुराँसहरू भयो यस्तो उयोहरू भयो मकै त खोइ त्यति सप्रेको जस्तो लागेन हाम्रोतिर माटोले गर्दा होला हौ अहिले मलहरू त पाउँदैन प्रायः खोइ गाईले पाल्नु छोडिसक्यो अलिक मल जल भएर राम्रो हुन्छ हौ हर चिज त